हेलो नमस्कार नमस्कार हजुर हजुर हजुर हजुर तपाईँ कहाँदेखि बोल्नुभएको ए दार्जिलिङदेखि आउनुहुँदैछ ए हाम्रो छिमेकी हुनुहुँदो रहेछ हाम्रो यहाँ कालचिनीको भन्दाखेरि जुन ब्लकमा छौँ हामी है जस्तो कि हाम्रो अलिपुरद्वार पर्यो है कालचिनी ब्लकमा चाहिँ तपाईँको हाम्रो यहाँ पढ्ने हिस्ट्रिकल प्लेस चाहिँ बक्सा फोर्ट भन्ने छ कि त्यो चाहिँ एकदमै हिस्ट्रिकल प्लेस चाहिँ हो त्यो चाहिँ एकदमै ऐतिहासिक छ त्यसमा एउटा कथा नै छ तप तपाईँ त्यहाँ जान सक्नुहुन्छ त्यो तपाईँ जयन्ती बाटो भएर बक्सा बक्सै नै भातखावा राजा भातखावाको गेट पार गरेर जो चेक पोस्ट छ त्यसको पार गरेर तपाईँ माथि लाग्न सक्नुहुन्छ त्यसमा वाक फ्री छ तपाईँको ल तपाईँ त्यहाँ जानुहोस् एकदमै हिस्ट्रिकल प्लेस छ किनकि भारत आजाद हुनुभन्दा अगाडिको एउटा कहानी त्यहाँ छ तपाईँले थाहा पाउनुहुन्छ जब फ्रिडम फाइटर हाम्रो एकदमै सुभाषचन्द्र बोस है उहाँको एउटा स्टोरी एउटा इतिहास चाहिँ त्यहाँ लुकेको छ तपाईँ त्यहाँ जानुभएछ भने चाहिँ तपाईँले धेरै गाइडहरू पनि पाउन सक्नुहुन्छ तपाईँ मेरो होटलमा बसेर लज छ मेरो लजमा बसेर तपाईँ जानुहोस् न म एउटा गाइडको तपाईँलाई व्यवस्था गरिदिन्छु तपाईँ वहाँ गाइडलाई लिएर जानुहोस् उहाँले तपाईँलाई एकदमै वहाँको इतिहास चाहिँ बताइदिनु हुन्छ ल गाइडको बेसी छैन पाँच सौ रुपियाँ हो हजुर हजुर हजार रुपियाँले तपाईँको यदि तपाईँले सेल्फ केही आफ्नो लागि केही लिएर जानु सक्नुहुन्छ भने चाहिँ हजार रुपियाँले पुगिहाल्छ बुझ्नु भयो होटलको त मिल्दैन होटलको त्यो पर्सनल तपाईँले गर्नु सक्नुहुन्छ तपाईँको हात खर्च राख्नुहोस् पाँच सौ रुपियाँ र गाइडको पाँच सौ रुपियाँ दिनुहोस् र बाँकीको भयो होटलको भयो आफैले गर्नुपर्छ तर एकदमै राम्रो छ प्राकृतिक परिवेश छ पाहाडहरू छ

हुन्छ त अवश्य स्वागत छ आउनुहोस्